दार्जिलिङ जिल्लामा हामीले पाइरहेको सुविधाहरू गभर्मेन्टद्वारा आज थुप्रै क्षेत्रहरू छ जस्तै कि शिक्षाको क्षेत्रमा भने हामीले पाइने केटीले पाइने भने कन्याश्री जस्तो मुख्य एउटा रहेको छ भने हामीले बिहे गरे पछि पनि पाइने रुपाश्री नामको एउटा हामीले सुख सुविधा यसरी हामीले पाइरहेको छ र केटाहरूले पनि यसरी शिक्षाश्रीद्वारा आज हामीले शिक्षाप्रति यसरी हामीलाई मदत पाइरहेको छ सरकारद्वारा र त्यसरी नै आज डिसेबिलिटीपट्टि आज सरकारले दिएको यो स्थानमा रहेको छ हेन्डिकेप्सहरू र उहाँहरूले पाइने मन्थली हजार रुपियाँ रहेको छ भने आज त्यस्तै प्रकारले घरको एउटा बुढो बुढो बाजे बा बोजूको निम्ति एउटा वृद्ध भत्ता साथै यसरी जसको स्वर्गीयवास हुनुहुन्छ उहाँको पत्नीले धरम पत्नीले पाइनै रहेको छ बिधुवी भत्ता जस्तो यस्तो थुप्रै हा हामीले यसरी सुख सविधा सरकारद्वारा आज यो योजनाले आज हाम्रो जीवनमा धेरै हामीलाई सुख सुविधा दिइरहेको छ